हाम्रो पश्चिम बङ्गालमा त शिक्षाको अवस्था धेरै नै अब कमजोर छ भनौँ भने अब अहिले हेर्यौँ भने त अब नानीहरूले क्लास टेन पास गरेको भन्छ तर खोइ कुनै पनि चिजहरूलाई दियो भने सक्दैन शिक्षाको अवस्था चाहिँ अब राम्रो छैन हाम्रो बङ्गालमा चाहिँ भनौँ भने तर कम्पेयर टु अब अब त्यही सेक्टरमा हामीले प्राइभेट सेक्टरमा हेऱ्यो भने चाहिँ शिक्षा राम्रो छ पब्लिक सेक्टरमा चाहिँ अब हाम्रो गभर्मेन्ट स्कुलहरूमा चाहिँ अब टिचरको नियुक्ति नै छैन वा त टिचर छैन स्कुलमा नानीहरू त छ तर अब टिचर छैन टिचरको पनि अभावमा होला अहिलेको नानीहरूले त्यति साह्रो नलेज छैन गेन गर्नु सकिँदैन अब टिचरले अब टिचर छैन भने त अब कसरी उयो हुन्छ मलाई चाहिँ अब लाग्छ हाम्रो बङ्गालमा चाहिँ शिक्षाको अवस्था चाहिँ त्यति राम्रो छैन हो अनि अन्त अब त्यही कम्पेयर टु अब त्यो गभर्मेन्ट भने चाहिँ प्राइभेटमा चाहिँ धेरै राम्रो छ अब नानीहरू अब नानीहरू अब कम्पेयर टु अब यता हामीले क्लास टेन प्राइभेट र क्लास टेन अब फर गभर्मेन्ट हेऱ्यो भने चाहिँ प्राइभेटको महत्व चाहिँ अब छ बेसी नै छ अब बेसी नै सक्छ अब अब त्यहाँको टिचरको अवस्थामा त राम्रो छ अन्त या होमवर्कहरू भयो होमवर्कहरू वा त एक्सट्रा करिकुलमहरूमा पनि प्राइभेट सेक्टरमा नै राम्रो छ त्यही भएर नै अहिले प्राइभेट सेक्टरको प्राइभेट सेक्टर चाहिँ भयङ्कर बढिरहेको छ अब कम्पेयर टु अब पब्लिक सेक्टर त अब पब्लिकमा त अब कोही छैन अब कुनै देखरेख छैन अनि त्यही भएर नै अहिले हाम्रो यता इलाका हाम्रो एरियामा पनि प्राइभेट सेक्ट प्राइभेट सेक्टरको स्कुलहरू वा त भयो कुनै चिज प्राइभेट सेक्टरमा चाहिँ अब यसलाई अहिले पुरा उन्नति भइरहेको छ